योगा भन्ने अब कस्तो चिज हो भने योगा गर्नु राम्रो हो योगा गर्यो भने शरीरको लागि फाइदा हो योगालाई योगा गर्यो भने शरीरको जति भएको शरीरको बिमारीहरू सबै राम्रो हुन्छ रोगहरू सानोठुलोहरू भएको योगाले गरेर राम्रो हुन्छ तर अहिलेको नानीहरूले योगा गर्नु खोज्दैन योगा गर्ने बेलामा बिहान ढिलो उठ्ने बेसी सुत्ने गर्छ अहिले झन् मोबाइलको जमाना छ मोबाइलै खेलेर बस्छ रातभरि मोबाइल खेल्यो चलायो अन्त बिहान ढिलोसम्म सुत्यो र राति ढिलो सुत्यो बिहान ढिलो उठ्यो त्यस्तो छ योगाले नभए धेरै राम्रो हो योगा गर्ने शरीरलाई फुर्ति राख्छ एकदम तन्दुरुस्त राख्छ राम्रो राख्छ सानोठुलो बिमारीहरू हराउँछ योगा हुन त अब मैले पनि अगाडि अलिअलि गरेको हो सिकाएको थियो हाम्रो गुरूले अलिअलि योगा कस्तो कस्तो योगा हुन्छ त्यो अब टाउको दुख्दाखेरि कुन तरिकाले योगा गर्नुपर्ने ढाड दुख्दाखेरि कुन खालको योगा गर्नुपर्ने यस्तोहरू सिकाएको थियो हाम्रो गुरूले गरेको पनि थियौँ मैले गरेको पनि थिएँ तर अहिले त मैले गर्दिनँ मैले पनि योगा के गर्ने हाम्रो त अब बगानमा दिनभरि योगा गरेको जत्तिकै नै हो दिनभरि स्प्रे काम हो हाम्रो बगानमा दबाई छिट्ने काम दिनभरि योगा गरेको जतिकै नै छ हिँडेको हिँडेको कुदेको कुदेकै हुनुपर्छ बगानमा मसिन चलाएको चलाएको गर्नुपर्छ ब्याकप्याक बोकेर त्यसले गरेर अहिले मैले योगा गर्दिनँ अगाडि मैले गरेको हो र अहिलेको नानीहरूले गरेको राम्रो हो तर अहिले यो कहाँ गर्छ अहिलेको नानीहरूलाई त्यस्तो योगाहरूमा ध्यान दिँदैन कम्ती मात्राले गर्छ होला सायद तर नभए अहिलेको नानीहरूले गर्छ जस्तो लाग्दैन योगाहरू योगा चाहिँ गर्नु धेरै धेरै राम्रो शरीरको लागि योगाले धेरै नै राम्रो शरीरलाई